विशेष गरी सुन्दर सुन्दर ठाउँ चाहिँ सन्दकपू लाग्छ किनभने अब जब हामी सन्दकपू जान्छौँ भने हामीले त्यहाँको वातावरणहरू जो हेर्यौँ भने अब त्यहाँ हिउँ अब जब हामी हिउँ परेको ठाउँमा गयौँ भने चाहिँ अब हामीले हिउँहरू पनि खेलाउन पाइगयौँ अब गुराँसहरू पनि हुन्छ त्यहाँको नजारा नै अर्कै हुन्छ जस्तो कि हामी चाहिँ अब अर्कै ठाउँमा अर्कै दुनियाँमा आएछौँ जस्तो हामीलाई फिल हुन्छ अब जब हामी घाम झुल्किने बेलातिर गयौँ भने त्यहाँको दृश्य चाहिँ अब त्यो जब घामको त्यो प्रकाश चाहिँ त्यो हिमालमा पर्छ अनि त्यहाँ चाहिँ एकदमै सुन्दर दृश्य हुन्छ अब त्यहाँबाट हामी अब हामी सन्दकपूमा गयौँ भने सन्दकपूमा गयौँ भने हामी सन्दकपूमा गयौँ भने चाहिँ हामी धेरै सुन्दर हिमालहरू पनि हामीले देख्न पाउँछौँ जो चाहिँ कन जो चाहिँ हामीले सन्दकपूहरू पनि हेर्न पाउँछौँ त्यहाँको नजाराहरू अब भयो टाइगर हिल जब हामी यहाँ दार्जिलिङमा चाहिँ हामीले चाहिँ जब हामी टाइगर हिल जान्छौँ भने त्यहाँको सनराइजको चाहिँ एकदमै दामी एकदमै दामी त्यहाँको अब यो टाइगर हिल चाहिँ याम टुरिज्म टुरिज्म चाहिँ एकदमै एकदमै ठुलो छ किनभने त्यहाँको घाम हेर्नु नै आउँछ त्यो घाम झुल्केको हेर्नु नै आउँछ कि अन्त अन्त त्यस्तो थुप्रैहरू ठाउँहरू छ अब भयो अब सन्दकपू हजुर